अब भारतीय समाजमा चाहिँ अब धर्मको ठुलो भूमिका छ कतिवटा यो धर्मले गर्दा आफ्नो आफ्नो संस्कृतिहरू बाँच्छ है अँ मलाई मनपर्ने नमनपर्ने जुन यो धर्ममा छ अब कतिवटा धर्ममा ठुलो सानो जातपात छुट्याउँछ जस्तै हाम्रो क्रिस्चियन भयो यो क्रिस्चियनमा चाहिँ अब ठुलो सानो जातपात केही हेर्दैन त्यो चाहिँ मनपर्छ मलाई है अब जुन यो हिन्दु भयो अरू चेन थुप्रै जातहरू छ कति कति जातहरू छ यो भारतभरि उनीहरूको चाहिँ त्यो जातपात छुट्याउने यो ठुलो त्यो सानो धेरै किसिमको त्यो हुन्छ नि मान्छेकोमा पहिलादेखिको चलिआएको अहिले पनि त्यतिकै छ

अब हामीले चाहिँ यो हटाउनुपर्छ यो अब अब यसरी अहिले पहिलादेखिको जुन यो चलिआएको सानो ठुलो जात भन्दै छुट्ट्याउँदै अब अब हामीले चाहिँ हटाउनुपर्छ अब हामीले सम्झिनुपर्छ कि भगवान् एउटै छ अँ धर्म धेरै प्रकार प्रकारले छुट्टिएको छ कति हिन्दु मुस्लिम है अब छुट्टिएको छ हामीले सम्झिनुपर्छ भगवान् एउटै हो तर सबै मान्छे एकता भएर चाहिँ हामीले चाहिँ हिँड्नुपर्छ है